हजुर हजुर ए तपाईँलाई होटेलको लागि रुम चाहिएको ए हजुर उयो बस्नु चाहिँ कति दिनको लागि बुकिङ हजुर त्यो त भइहाल्छ कि पहिला त्यो होटेलको रुल्स चाहिँ भनिदिन्छु नि ल हुन्छ अब पहिला एक खेप होटेलमा अबबो चेक इन भएपछि जुन चाहिँ जाने दिन छ त्योभन्दा चाहिँ अब अब जाने दिन चाहिँ अब बाह्र बजीभन्दा अगाडि नै तपाईँले चेक आउट गर्नु पर्ने हुन्छ हो अन्त होटेलमा अब चेक इनको लागि फर्स्टमा चाहिँ तपाईँले तपाईँको एउटा भ्यालिड आइडी प्रुफ डक्युमेन्ट डक्युमेन्ट जे भए पनि अब भोटाड ए भोट कार्ड भए पनि है आधार कार्ड भए पनि तपाईँले सब्मिट गर्नु पर्ने हुन्छ तपाईँहरू कतिजना आउनुहुन्छ होला हजुर तिनजना हो भने त्यसो भने तिनजनाकै भ्यालिड आइडी प्रुफ लिएर आउनु पर्यो हो अनि त्यो चाहिँ भयो अब उइसको लागि बुकिङको लागि है अन्त त्यहाँदेखि अब खानाको टाइमिङहरू चाहिँ हाम्रो बिहान कति छ बजीदेखि लिएर आठ तिससम्म चाहिँ ब्रेकफास्ट हामी दिन्छौँ है अन्त त्यो चाहिँ हामी जुन चाहिँ अब हाम्रो त्यो बुकिङको अब उयो छ रकम एमाउन्ट जति छ है त्यति चाहिँ हामी काट्छौँ है हाम्रो हाम्रो यदि रेट चाहिँ यस्तो छ कि उयो तपाईँहरू एउटै रुममा बस्नु हुने कि फाल्टो फाल्टै रुममा ए त्यसो भने ट्रिपल बेडको चाहिँ दिदी तपाईँहरूलाई पन्ध्र सय लाग्छ है वान नाइटको हजुर खानाको चाहिँ फाल्टै अन्त यो बिहानको जुन चाहिँ टी र टी विथ बिस्किट आउँछ बेक्रफास्टमा त्यो चाहिँ हामी फ्री नै गरिदिन्छौँ वाइफाईहरू त तपाईँहरूले फ्री पाउनुहुन्छ अन्त एन्ट्री चाहिँ अब यस्तो छ कति रात चाहिँ अब बाह्र बजीसम्म चाहिँ तपाईँहरू आइदिनुहोस् है अन्त फेरि होटलमा अब अरू त के भन्नु सबै फ्री नै छ तर अब बेलुका बेसी टाइमसम्म बसेर त्यो हल्लाहरू चाहिँ त्यो गरिदिने त्यो उइस चाहिँ छैन किनभने छेउमै पुलिस स्टेसन छ कि त्यसैले गर्दा अब त्यो बेलुका रातिसम्म चाहिँ अब बसेर त्यो अब त्यो हल्लाहरू चाहिँ नगरिदिने हामी चाहिँ उयो गर्छौँ सजेसन दिन्छौँ हो हजुर

हजुर बुकिङको लागि कति एडभान्सै गर्दा पनि हुन्छ हो अन्त एडभान्स कति फाइभ हन्ड्रेड जस्तो गरिराख्दा हुन्छ तपाईँले हजुर रुम कहिलेको लागि बुक हजुर हजुर हजुर हजुर रुमहरू त सबै सफाइ हुन्छ अब तपाईँहरू कति कति दिन बस्नुहुन्छ भन्नुभयो पाँच दिन हजुर अँ हजुर तपाईँहरू अब बसेर बाहिर घुम्नुहरू पनि जानुहुन्छ होला है त्यतिबेला त्यो उयोहरू रुमहरू त सबै हामी उयो हाउस किपिङ जो छ ड्युटीमा उनीहरूले गरिदिइहाल्छ हुन् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ वेलकम